हेलो कालिम्पोङको अनुष्का ट्राभल एजेन्सीबाट बोल्नुभएको छ तपाईँ म बाह्र माइलबाट बोल्दैछु है अन्त हामीहरू मेरो परिवारलाई लिएर चाहिँ कन्याम जाने भनेर हामीले सल्लाह मिलाउँदै थियौँ त त्यसले गर्दाखेरि तपाईँको गाडी भन्नुपऱ्यो भनेर सोचेको किनभनेदेखि सधैँभरि तपाईँकै गाडी मा नै म चलाइरहेको छु होइन त्यसले गर्दा यसपालि पनि तपाईँकै गाडी लानुपऱ्यो भनेर सोचिरहेको थिएँ अन्त के कस्तो छ हो तपाईँको गाडीमा कस्तो गाडीहरूको व्यवस्था छ अहिले है ठुलो गाडी सानो गाडी के कस्तो छ अन्त त्यही भनेर हो सानो गाडीको तपाईँले कति भन्नुभयो तिन हजार भने त्यत्रो सानो गाडीमा त मान्छे पनि ज्यादा छ होइन पैसा पनि बेसी लाग्दैछ अन्त अँट्ने पनि सम्भावना हुँदैन रहेछ त्यस्तो हो भनेदेखि चाहिँ सवारीहरू गर्नु पायो भनेदेखि चाहिँ दस बाह्रजना पनि अँटिहाल्थ्यो अन्त हामीलाई पैसामा पनि सुविधा हुन्थ्यो होइन कम्ती कम्ती पर्थ्यो त्यसले गर्दाखेरि चाहिँ हामीलाई जानुको लागि सुविधा हुन्थ्यो त्यो ठुलो गाडीमा हो भने चाहिँ र त्यहीँ हो भनेदेखि अब एकै ठाउँ मात्रै होइन नि त कन्याम जाँदा जाने भनेपछि त अब हामीलाई त्यहाँ गइसकेपछि एकै ठाउँमा मात्रै जाने त भन्दैन अब साथीहरू सबैजना होइन अन्त अब भ्यायो भनेदेखि त कन्यामबाट सिधै इलामहरू पनि हुँदै तलतलैबाट निस्किन पाए भनेदेखि त सुविधा हुन्थ्यो भनेर साथीहरू भन्दैथियो नि त अन्त ठुलो गाडी नै हो भनेदेखि चाहिँ कति जस्तो हुन्छ होला ठिकै हो आठ आठ साढे आठ र पनि अब यसो मिलाइदिनु भयो भनेदेखि चाहिँ किनभने सधैँ लगिरहेको गाडी हो नि त होइन अर्कोपल्ट पनि तपाईँकोबाट गर्ने हो अहिलेसम्म पनि तपाईँकै गाडी लगिरहेकै छ भनेदेखि चाहिँ यसो मिलाई दिनुभयो भनेदेखि चाहिँ अझै उयो हुन्थ्यो नि त अन्त सिटहरू चाहिँ कस्तो हुन्छ हो राम्रै व्यवस्थित नै पठाइदिनुहोस् है गाडी चाहिँ ल अस्ति हामी के भन्छ यता तपाईँको गाडी लगेर म मङपङको गएको टाइममा पनि ड्राइभरले अलिक उयो गऱ्यो नि त होइन त्यो ड्राइभर हो भनेदेखि चाहिँ अब अलिक ठिक लागेन मलाई अर्कै ड्राइभर अभाएलेबल गर्नु न अर्को ड्राइभरको व्यवस्था गरिदिनु होइन त्यस्तो भयो भने चाहिँ किनभने नानीहरू पनि लगेर जाने हो परिवारसँग जाँदैछौँ नि त हामी आमाहरू पनि बुढाबुढी मान्छेहरू पनि हुनुहुन्छ अन्त त्यसरी हो भनेदेखि चाहिँ अब मलाई पनि सुविधा हुन्छ अब बिहान बिहान हामी सातहरू बजीतिर निस्क्यौँ भनेदेखि अन्त कन्याम गएर इलामहरू सबै भ्याउँदै बिस्तारैसँगले आउने सुविधा हुन्छ नि त फर्किँदाखेरि पनि विशेष कुरा चाहिँ अब गाडी राम्रो व्यव राम्रो गाडीको व्यवस्था र अब पैसाकै कुरा त हो कन्फर्म निश्चित त त्यही त गर्नुपऱ्यो होइन यति रुपियाँ र यो गाडी भनेर तपाईँले हामीलाई भनिदिनु भएदेखिलाई चाहिँ अब ठिकै हुन्छ नि त अनि म सबै तपाईँलाई त्यसरी कन्फर्म गर्नुभयो भने चाहिँ सबै साथीहरूलाई गरेर मैले कन कति रुपियाँ उठाउनुपर्छ स सङ्ग्रह कति रुपियाँ गर्नुपर्छ त्यो पनि त हामीले मिलाउनुपऱ्यो नि त होइन होइन तपाईँले अब निश्चित रूपमा भनिदिई हाल्नुपऱ्यो नि त यति रुपियाँ हो भनेर भन्नुभयो भने चाहिँ मलाई पनि निर्धक्क भएँ नि त म हुन्छ त उसो भएदेखि तपाईँले मलाई सवारी नै गरिदिनुहुन्छ नि त होइन हुन्छ मैले तपाईँ तपाईँबाट म भयो हुनेरहेछ भनेर म निश्चित भएँ अब म साथीहरूसँग उयो गरेर फेरि पनि म तपाईँलाई एकपल्ट फोन गरेर है अन्त यतिजना यति बजी भनेर चाहिँ म तपाईँलाई दिन दिन र समय है र यता म तपाईँलाई भन्छु होइन अन्त कति कति तारिक अब तपाईँलाई उयो हुँदैन सुविधा असुविधा हुँदैन है तपाईँको गाडी कहीँ कुन कुन दिन चाहिँ अब उपलब्ध हुन्छ त्यो पनि तपाईँले मलाई कन्फर्म भनिदिनुभयो भनेदेखि म पनि सबै उयो गरेर है तारिकलाई चाहिँ कन्फर्म गर्छु नि त